हेलो भाइ तपाईँकोबाट मैले क्याब बुक गरेको थिएँ तर केही कारणले गर्दाखेरि चाहिँ म जानु पाउँदिनँ रहेछु त्यसले गर्दाखेरि चाहिँ अब मैले तपाईँलाई त पहिलै पेमेन्ट गरिदिइसकेको थिएँ त्यो पेमेन्ट चाहिँ मलाई फिर्ता दिनु होस् मैले हिजो हिजो गरेको होइन हिजो गरेको हिजो जुन एकाउन्टबाट तपाईँलाई मैले उयो गरिदिएको थिएँ उयो पेमेन्ट गरिदिएको थिएँ त्यहीँबाट चाहिँ मलाई फर्काइदिनु होस् म अरू अरू बेला म जान्छु र त्यतिखेर चाहिँ म तपाईँँको क्याब बुक गर्छु नि म अहिले चाहिँ मैले केही कारणले गर्दाखेरि चाहिँ म जानु पाइनँ अन्त अघि जुन त्यो दिएको थिएँ मैले जुन एकाउन्ट दिएको थिएँ त्यसमा हालिदिनु होस् न ल